म चाहिँ धेरै मात्रामा चुलाकै आगोमा पकाउने गर्सछु किनकि हामी चाहिँ अब बस्तीमा बसेको कारणले गर्दा अनि सानैदेखि नै चुलामा आगो फुकेर चुलामै खाना बनाउने गरेका छौँ त्यही भएर ग्यास इन्डक्सनहरू चाहिँ ग्यास त भर्खर भर्खरै आएको हो अन्त हामी गाउँ बस्तीमा बस्ने भएर ग्यासहरू ल्याउनु जानु पनि एकदमै टाढो पर्छ हाम्रो गउँमा त्यस्तो रोडहरू पनि रोडहरूको त्यस्तो सुबिस्ता नभएको कारणले एकदमै टाढो पर्छ अनि भनेको बेला ग्यासको को गाडीहरू पनि आइँदैन है यता त्यही भएर चाहिँ हामी सानोदेखि नै चुलामै पकाएर आगो फुकेर नै खाना बनाउँछौँ अनि यो ग्यास र चुलामा चाहिँ के भिन्नता छ भन्दाखेरि ग्यासमा पकाएको खाना अब कतिवटा त्यो केमिकलहरूले बनाएको या के के ले बनाएको हुन्छ है ग्यास अन्त हामी चुला चाहिँ अर्ग्यानिक मान्छौँ किनकि त्यो चुला चाहिँ सानो सानो होइन दाउराहरू भँचाएर या खोजेर हामी त्यसमा पकाउने गर्छौँ अनि यसको स्वाद पनि एकदमै भिन्न हुन्छ चुलाको चुलामा बनाइएको खाना र ग्यासहरूमा बनाइएको खाना चाहिँ एकदमै भिन्नता हुन्छ किनभने चुलामा बनाइएको खाना चाहिँ एकदमै स्वादिष्ट हुन्छ भनेर भनिन्छ है अरूले पनि हामीलाई पनि त्यस्तै लाग्छ चुलामा अब बेसी बेसी समूहका लागि खानाहरू बनाउनु पर्दाखेरि चाहिँ चुला चाहिँ एकदमै सजिलो मान्छ कारण यता ग्यास चाहिँ सानो मुख हुन्छ ग्यासको अनि धेरै समय लिएको जस्तो लाग्छ ग्यासले अन्त उता चुलामा हेर्दाखेरि चै चुलाले चाहिँ एकदमै कम्ती समयमा पनि धेरै मात्रामा खाना बनाइएको जस्तो लाग्छ अन्त दुइटाको कम्पेयर गर्नु पर्दाखेरि दुइटालाई ग्यास र चुलालाई चाहिँ मलाई चाहिँ चुलाको नै खाना र म चुलामै चुलाको आगोमा नै पकउ पकाउने गर्छु किनभने अब गाउँ बस्तीमा त्यस्तै हुन्छ होइन ग्यासहरूको सुविधा त्यस्तो पनि हुँदैन अन्त धेरै मात्रामा हामी यहाँ यो दाउराहरू पनि पाउँछौँ नि त त्यसै कारणले हामी चाहिँ चुलाकै आगोमा पकाउने गर्छौँ अन्त कोही बेला चाहिँ बल्दिँदैन अब बर्खाको टाइममा पानी परेको परेकै गरिदिँदाखेरि चाहिँ बल्दिँदैन त्यति बेला चाहिँ हामी प्लास्टिक भयो या त्यो फ्याँकेको पाइपहरू जलाएर आगो सल्काउने गर्छौँ किनकि बर्खाको दिनमा चाहिँ एकदमै साह्रो पर्छ चुला जलाउनु त्यस भएर त्यसै कारणले चाहिँ प्लास्टिक नभए पाइप नभए यता उता केही खोजेर सल्काउने गर्छौँ मट्टीतेल छ भने मट्टीतेल अथवा मट्टीतेल छैन भने चाहिँ प्लास्टिक अन्त यहाँ गत्तासत्ता फ्याँकेको कागजसागज यता उता हेरेर चाहिँ त्यो कागजहरू हालेर सल्काउँछौँ हामी आगो अन्त चाहिँ हामाी खाना बनाउँछौँ अन्त मलाई कम्पेयर गर्नु पर्दा ग्यास र चुलाको मलाई चाहिँ चुलानै सजिलो लाग्छ पहिल्यैदेखिको त्यही चलाउने बानी भएर होला चुलामा बनाएको खाना एकदमै स्वादिष्ट सजिलो पनि लाग्छ चुलामा बनाउनु